र मेरोमा जत्ति पनि गाईबस्तुहरू छन् है भर्खरै जन्मेका बाछाबाछीहरूलाई म कसरी हेरचाह गर्छु भन्दाखेरि चाहिँ उनीहरूलाई नानीहरू जस्तै स्याहार्नुपर्छ है तातो गरेर राख्नुपर्छ अनि सफा खोरमा राख्नुपर्यो है या सफा गोठमा अनि जब आमाको दुध खुवाउने बेलामा उसलाई चाहिँ बाँधेर राख्नुपर्छ तर जति बेला चाहिँ उसलाई दुध खानु मनलाग्छ र आमाको दुध खाँदा चाहिँ उसलाई खोली दिनुपर्यो है र त्यसरी त्यो बाछालाई राम्रोसँगले स्याहार्नुपऱ्यो है बेला बेलामा उसको त्यो खुरहरूलाई पनि मजाले सफा गरेर पानीले धोएर राख्नुपर्यो गोठलाई सफा राखिदिनु पऱ्यो र आमालाई पोषिलो आहार दिनुपऱ्यो ताकि त्यो पोषिलो आहार खाएपछि त्यो बाछाबाछीले खाने दुध पनि पोषिलो भएर जान्छ र यसरी नै स्याहार्ने गर्नुपर्छ